म चाहिँ फुल खेती गर्छु है अनि पहिला पहिला चाहिँ अब प्लान्टसहरू चाहिँ अब अरूकैबाट नर्सरीहरूबाट किनेर ल्याउँथेँ अनि त्यसलाई मदर प्लान्ट बनाएर राख्थेँ है अन्त अहिले चाहिँ अब धेरै भइसकेको छ प्लान्टसहरू पनि धेरै भेराइटिजहरू छ धेरै किसिमको छ त्यसरी बोगेनवेलिया छ रोजहरू छ होइन गदावरीहरू छ अनि एग्लोनिमाहरू छ त्यसको डिफ्रेन्ट भेराइटिजहरू छ अनि अनि कसरी लाइक लोकल बिरुवाहरू पनि छ जस्तो सयपत्री गदावरी मखमली त्योहरू पनि छ है अनि म मखमली गदावरी गदावरीहरूको के महत्त्व छ भने यस यसलाई चाहिँ अब हामी भाइटिकामा लक्ष्मीपूजामा दसैँ औँसीहरूमा चलाउँछौँ युज गर्छौँ हामी चाहिँ अब नेपाली समाज होइन नेपाली ठाउँमा बस्ने मान्छे अब यसको चाहिँ हामीलाई धेरै चाहिन्छ धेरै महत्त्वपूर्ण छ अब यसलाई चाहिँ कसरी चाहिँ कसरी चाहिँ गर्नुसक्छ भने चाहिँ पहिला चाहिँ अब मेहरूतिर होइन मे महिनाहरूतिर चाहिँ यसलाई छर्नुपर्छ त्यो हामीले बिरुवा राखेकोहरूलाई छर्नुपर्छ ग मखमली ग मखमली र सयपत्रीलाई चाहिँ मे महिनामा छर्छ अनि अब त्यो छरेर अलिक ठुलो अब अलिक अब रोप्नु खालके भयो भने त त्यसलाई पटमा हाल्दा पनि हुन्छ अथवा बारीहरू छ भने अब बारीहरूमा रोप्दा पनि हुन्छ अनि पटको हिसाबले बेच्दा पनि हुन्छ अथवा भोलिपर्सि फुलिसकेर है अब दसैँ औँसीको सिजनमा फुलिसकेर मालाको हिसाबले बेच्दा पनि हुन्छ अब पटमा बेच्दाखेरि अब पचास साठ्ठी रुपियाँ गरेर बेच्दा पनि हुन्छ बेच बेच्न सकिन्छ मालाहरू मालामा अब हेरी हेरी हुन्छ कत्तिको लामो छ पचास तिसहरू गरेर बेच्न सकिन्छ अनि गदावारी पनि गदावारी चाहिँ त्यो अब विन्टर प्लान्ट्स भयो है मखमली चाहिँ कसरी मखमली पनि सेम हो त्यसरी नै छर्नुपर्छ अनि त्यसलाई पनि पटमा हालेर बिक्री बिक्री बेच्दा पनि हुन्छ अथवा त्यो बारीमा बारीमा रोपेर अन्त्यबाट बादमा त्यसलाई मुठा बनाएर बेच्दा पनि हुन्छ अथवा माला बनाएर बेच्दा पनि हुन्छ सयपत्री पनि त्यस्तै हो बेसीले मुठा बनाएर है कसैले पचास रुपियाँ मुठा तिस रुपियाँ मुठा त्यसरी बनाएर बेच्दा पनि हुन्छ अनि यसको चाहिँ अब एउटा सयपत्री मखमलीको चाहिँ एउटा के छ भने यसको चाहिँ एउटा अब रिलिजियस भेल्यु पनि छ यसलाई चाहिँ हामी अब लक्ष्मीपूजाको दिन पू सयपत्रीले पुज्छ होइन त्यो चाहिँ त्यही नै अब फेरि औँसीमा दाजुभाइलाई हामी टिका लगाउँदा लगाइदिन्छौँ सयपत्री मखमलीहरू चाहिँ अब धेरै दिनसम्म जियालै बस्छ नि त त्यस्तै हाम्रो माइतीहरू पनि त्यस्तो जियालो होस् भनेर लगाइन्छ अनि यसलाई चाहिँ अब यो यो कति अहिले त मान्छेहरूले सयपत्रीहरू मखमलीहरू रोप्न पनि छोडिसकेको छ लाइक हामीहरू पनि यस्तो अब हामीहरू पनि प्रायःजस्तो उँदोको उँदोबाटै ल्याएर अब बिक्री गर्नेहरूले लिएरै ल्याउँछ त्यही किन्छ तर यसलाई चाहिँ अब आफूले रोपे होइन आफूले आफूले सानैदेखि सानैदेखि स्याहारसुसार गरेर सानैदेखि हेरचाह गरेर फुलेको फुल र अब खुसी लाग्छ नि त मजा मजा आउँछ त्यसलाई पनि त्यसलाई पनि त्यसलाई उयो गर्दा पनि होइन अनि यसबाट चाहिँ अब हामी अब हामी म त त्यही मेरो त अरू केही काम पनि छैन अब यही गार्डनिङ गर्छु अनि यहीबाट हामीले अब हामी यसमा हामीले अब के हुन्छ आनन्द पनि आउँछ आफूले त्यो सानसानो सानसानोदेखि चाहिँ अब ठुलो बनाएको फुल होइन फुल्दा होइन अनि अब त्यसबाट चाहिँ एउटा आनन्द आउँछ अर्को के हुन्छ भने त्यो फुलहरूबाट बे त्यो फुलहरू बेचेर हामीले अरू फुलहरू किन्दा पनि हुन्छ तर यो सयपत्री गदावरीहरू गदावरी मखमलीहरू चाहिँ खाली सिजनमा मात्रै हुन्छ अनि अब सिजनमा चाहिँ पुरै बिक्री हुन्छ अनि यसलाई यसको म महत्त्व पनि उत्तिकै छ है अनि यो सयपत्री मखमली जुन चाहिँ घर घर अगाडि रोप्दाखेरि अब घरको सुन्दरता पनि बढ्छ अनि यसको सयपत्रीको चाहिँ सयपत्रीको चाहिँ अर्को मेडिसनल भेल्यु पनि छ यसमा अब घाँटीहरू दुख्दा खा खाँदाखेरि जाती हुन्छ पनि भन्छ यसको सुगन्ध पनि मिठो आउँछ होइन कलर पनि राम्रो हुन्छ अन्त यस यो यो चाहिँ अब सबै सबै सबैमै महत्त्व छ अब अनि गदावरी गदावरी पनि त्यस्तै छ गदावरी गदावरी पनि अब सिजनको मात्रै हो तर त्यसलाई पनि अब अरूमा सिजनमा लगाइन्छ तर यो पनि धेरै धेरै धेरै म दिन महिनासम्म अडिन्छ यसले चाहिँ अब घरको अगाडि रोप्दा बुके बनाउँदा होइन अब कसैको बिहाहरू छ अब बिहाहरू हुँदैछ भने कसैको बर्थडे छ भने त्यसलाई बुके बनाएर लाँदा पनि हुन्छ बुकेहरू किन्नु कति महँगो पर्छ अहिले होइन अन्त नभने पनि चार सौ हरू तिन सौहरू पर्छ त्यो त्यो फुलहरू आफूले फुलाएको छ होइन अब सानोदेखि स्याहारेर आफूले ठुलो ठुलो बनाएर हेरचाह गरेर गरेको फुललाई अब फुलाउँदा फुलेको देख्दा कति आनन्द आउँछ अनि त्यो फुलले अब घरको सुन्दरता पनि बढाउँछ त्यो फुल हामीले किन्नु पनि परेन त्यहीलाई बुके बनाएर लाँदा पनि हुन्छ बाहिर किन्दाखेरि कत्ति महँगो पर्छ त्यसलाई हामीले त्यो युजमा पनि हुन्छ त्यही हाम्रो आफ्नो सबैको आफ्नो आफ्नो महत्त्व छ है जे होस् अब